स साग सब्जीहरू रोप्छु खुर्सानी भयो टमाटर भयो अब भिन्डीहरू भयो सिजन सिजनको रोप्नु पऱ्यो सिजन सिजनको रोप्छु फुल रोपेको छु अब म कतै बाहिर गएँ भनेदेखि बुहारीहरूलाई ल है फुलमा पानी हाल्नु मलहरू हाल्नु म ढिलो आए भनेर भन्छु बुहारीहरूले पानी हालिदिन्छन् मलहरू हालिदिन्छन् अब फुल बिहान बेलुका पु बिहान बेलामा भगवान्लाई एक थुङ्गा फुल चढाएर पानी चढाउन पर्छ अनि आफूले रोपेको फुलको उन्नति छ अनि आफूले रोपेको फुल टिपेर लगेर चढाउन चढाउनु पर्छ अनि आफैले रोपेको साग सब्जीको स्वाद बेग्लै हुन्छ बजारबाट किनेर ल्याएको ब सब्जीहरूको स्वाद बेग्लै हुन्छ जे कुरो पनि आफ्नो घरको राम्रो हुन्छ त्यही कारणले म त आफ्नै घरमा फुल रोपेको छु आफ्नै घरमा साग सब्जी रोप्छु अनि खानु त बजारको पनि खान्छौँ तर घरकै धेरै जस्तो खान्छौँ धन्यवाद